हेलो गुड मर्निङ म्याम होइन हौ मलाई के भन्छ स्कुलको मेरो यसपालि यो सेमिस्टरमा एटेन्डेन्स चाहिँ एकदमै लो आएको छ त्यसको बारेमा अलिकति जाँच गर्नु छ

एटेन्डेन्स पर्सन्टेज मेरो सिक्स्टी फाइभ छ त सेभेन्टी फाइभ आउनुपर्ने तर सिक्स्टी फाइभ मात्रै छ यसपालि अनि यसको लागि अब मैले के के गर्नुपर्छ होला फर्दर

पेरेन्ट्स नै लिएर आउनुपर्छ अनि प्रिन्सिपलहरूसित प्रिन्सिपलहरूसित आफै गएर बातहरू गर्दा हुँदैन है